स्कुलमा चाहिँ मैले बनाउनु सिकेको चित्र भनेको चाहिँ त्यही सानो छँदा त घर हो पहाडहरू बनाउनु सिकेँ त्यस पछि चाहिँ त्यही सिनेरीहरू बनाउनुहरू सिकेँ फुलको नक्साहरू र यता बायोलोजीमा चाहिँ के हरे डाइजेस्टिभ सिस्टमहरू एलिमेन्ट्री सिस्टमहरू त्यस्तोहरू बनाउनु सिकेँ अन्तखेरि यता यो कमन ब्यालेन्सहरूको चित्रहरू हो त्यस्तोहरू बनाउनु सिकेँ त्यस पछि त्यहीहरू नै सिकेँ